म आजभन्दा दुई वर्ष अगाड़ि कन्याम गएको थिएँ काँकरभिट्टाबाट चाराली हुँदै हुँदै म कन्याम जुन चाहिँ इलाम जिल्लामा पर्दछ नेपालको त्यहाँ गएको थिएँ र त्यहाँको मुख्य आकर्षण केन्द्रहरू के छ भन्दाखेरि त्यहाँ एउटा पाहाड़को चोटिको टुप्पामा एउटा नेपालको झन्डा गाडिएको छ र त्यो झन्डासम्म पुग्नको निम्ति जुन चाहिँ सिँढी बनाइएको छ त्यो सिँढी चड्दै चड्दै जादाखेरि मलाई त्यहाँनिर एकदम धेरै नै मज्जा आएको थियो धेरै नै मज्जा लिएको थिएँ टुरिस्टहरू विभिन्न ठाउँबाट आएका नेपाल भारत बङ्ग्लादेश भुटान सबै देशबाट आएका टुरिस्टहरू थिए र त्यो पाहाडको मुनि नेपाली वेशभूषाहरू जुन चाहिँ लगाएर फोटो खिच्न सकिन्छ त्यस्तो वेशभूषा राखिएको अनि घोडाको सवारी गर्न सकिने अनि साइटहरू जस्तै वरिपरिका डाँडाकाँड़ाहरू अगाडि फोटो खिच्न सकिने अनि त्यहाँको सुन्दर मौसम अहिले हुस्स लागिरहेको मौसम अहिले पाँच मिनटमा फेरि घाम आउने फेरि हुस्स फेरि घाम त्यस्तो खालको मौसम मलाई त्यहाँ जाँदाखेरि धेरै नै रमाइलो लागेको थियो धेरै नै रमणीय ठाउँ त्यहाँ घुम्न गएको जुनचाहिँ क्षणहरू छ म त्यसलाई जिन्दगीभरि याद राख्ने छु